अहँ मैले चाहिँ कुनै पनि आर्ट्सहरू आर्ट्स क्लासहरू गरिनँ तर मैले युट्युबबाट भए पनि जहाँबाट भए पनि किताबबाट भए पनि दिदीहरूकोबाट भए पनि दिदीहरूको सहायताले गर्दाखेरि पनि मैले अहिले प्र्याक्टिस गर्दै प्र्याक्टिस गर्दा गर्दा गर्दा पनि मैले राम्रो बनाउन सिकेँ सुरु सुरुमा मलाई त बनाउन सिकेकै थिइनँ बाङ्गो टिङ्गो हुन्थ्यो कहिले मान्छेको नाक मान्छेको नक्सा बनाउँदाखेरि नाक कहाँ हुन्थ्यो कहाँ के हुन्थ्यो त्यो बनाउनु सिकेकै थिइनँ तर अहिले कोसिस गर्दा गर्दा गर्दा गर्दै एकदमै राम्रो बनाउन सिकेँ र नानीहरूलाई पढाउँदा पनि म राम्रोसँगले ड्रयिङहरू बनाउन सिकाउँछु कसरी कलरहरू गर्नुपर्छ कसरी नक्साहरूको को नक्साहरू कोर्नुपर्छ भनेर त्योहरू म सबै सिकाउँछु त्योहरू मैले घरमा बसी बसी भए पनि कोही कोही बेला म ड्रइङ बनाउँछु र त्यो सबै कै कुन पाहाडको नक्सा भयो मान्छेको नक्सा भयो सान सानो केटाकेटी खेल्ने गरेको नक्साहरू भयो त्यहाँ राम्रोसँगले म कलर गर्नु सिक्छु कलर गर्नु जानेको छु अहिले त्योहरू म सबै बनाएर चाहिँ म युट्युबमा हाल्छु फेसबुकमा हाल्छु सोसियल मिडियातिर हाल्छु त्यहाँबाट मान्छेहरूले धेरै कमिटमेन्टहरू गर्नुथाले कमिटमेन्ट गर्नु थाल्यो है कमेन्टमेन्ट गर्नु थाल्यो लाइकहरू गर्नु थाल्यो यसरी नै मैले एकदमै अघि बढ्दै गएँ राम्रोसँगले ड्रयिङहरू बनाउँदै गएँ नानीहरूलाई धेरै सिकाउँदै गएँ यहाँबाट पनि केही बनिनु सक्छ भनेर मैले उनीहरूलाई मोटिभेट गरेँ एकदमै राम्रोसँगले भनेँ